स्कुलमा कोही बेला साथीहरू भेला हुन्छ डान्सहरू गर्छौँ मजा आउँछ त्यस्तो डान्सहरू गर्नु त मनपर्दैन आउँदैन तर पनि हामी डान्स गर्छौँ ग्रुप डान्सहरू गर्छौँ डान्सहरू गरेको हेर्न मजा आउँछ स्कुलमा फेयरवेलहरू हुन्छ कोही बेला त्यसमा पनि डान्सहरू गर्छु डान्सहरू हेर्छु मजा आउँछ हलहरू तिर हामी जान्छौँ डान्सहरू हेर्छौँ साथीहरूसँग